विशेष हाम्रा दार्जिलिङमा सामाजिक मुख्य कल्याण विकास कार्यक्रमहरूको विशेष चाहिँ हामीलाई जस्तै लक्ष्मी भण्डारमा हामीले धेरै कामहरू गर्न सकिरहेका छौँ त्यसमा विडो पेन्सन भयो ओल्ड एज पेन्सन भयो त्यसरी नै नानीहरूको कन्याश्री अनि त्यसमा एसटी एससी साथै जेनेरल कास्टलाई मिलाएर पाँच सौ र हजार रुपियाँ एकाउन्टमा ट्रान्सफर गर्ने यस्तो धरै कल्याणको कामहरू राज्य सरकारबाट भइरहेको छ